र मलाई चाहिँ पानीदेखि एक समय एकदमै डर लाग्थ्यो र मलाई चाहिँ एक दिन राफ्टिङ चढने इच्छा भयो र त्यस राफ्टिङमा कसरी चढ्ने र के गर्ने भन्ने मन थियो र त्यस राफ्टिङमा चढनु चाहिँ साहस गरेर गएँ र त्यस राफ्टिङमा मलाई सबै राफ्टिङकोहरूले सिकायो र त्यहाँ गएर चाहिँ मलाई राफ्टिङमा लाउने लुगाहरू लगाइदियो र मलाई सिकाइदियो र सिकाउँदा चाहिँ त्यहाँ सबैले मलाई आँट दियो र त्यस राफ्टिङमा चढ्दा चाहिँ कहिले पनि डराउनु हुँदैन भनेर मलाई सिकायो र आँट लिएर मैले राफ्टिङमा चढेँ र त्यसपछि कोसिस गऱ्यो भनेदेखि चाहिँ सबै कुरा राम्रो हुने रहेछ